मेरो गाउँ घरमा त पुस्तकालय छैन कलेजमा चाहिँ हाम्रो लाइब्रेरी छ अनि म म चाहिँ अब साइन्सको फिल्डको चाहिँ पुस्तकहरू पढ्छु